धर्म संस्कृति भने कुनै पनि जातिको लागि एउटा चिनारी हो कुनै पनि जातिले यो सपै मान्नै पर्छ र कतिवटा कुरो चाहिँ अब समय अनुसार चल्नु पर्छ कतिवटा अब हाम्रो उहिलेदेखि गर्दै आएको रीतिहरू कतिवटा ठिकै छ तर पनि समयको माग अनुसार अब हामी चल्दै जानु पर्छ किनकि त्यो जुन चाहिँ पहिलातिर हुने कतिवटा अब नियम कानुन अहिले आएर वर्तमानमा आएर त्यसलाई पालन गर्नु सकिँदैन समय अब त्यस्तै परिस्थिति र समय चलेकोले गर्दाखेरि र यो अलिकति फेरबदल हुनु जरुरी छ